हेलो ए हजुर ए हजुर हो त ए हजुर हजुर हजुर ए अँ पर्सी हजुर हजुर हजुर

ए हजुर तपाईँ सिधै एनजिपीमा झर्नुहुन्छ होला है ए कति बजीतिर चाहिँ तपाईँ आउनुहुन्छ आइपुग्नुहुन्छ होला है एनजेपी

ए हजुर हुन्छ तपाईँले ठिक ठाउँमा कल गर्नु भयो नि हजुर हामी यहाँ तपाईँलाई यो हामीलाई भन्नुभयो भने चाहिँ अब हाम्रो अब उयो नै एउटा प्याकेजै हुन्छ होइन अन्त त्यसमा तपाईँहरूलाई अब हामी गाडी पनि गरिदिन्छु सिधै तपाईँलाई ल्याउने अन्त तपाईँहरूलाई सिधै यता होटल गर्दा पनि हुन्छ अब होटल गर्दाखेरि चाहिँ अब तपाईँलाई अब नभए होमस्टेहरू पनि हुन्छ यता लोकल होमस्टेहरू पनि राम्रै छ होइन दार्जिलिङहरूतिर हजुर हो हजुर होमस्टेहरू राम्रो छ त्यसमा तपाईँले अब होमस्टे तपाईँले अब दार्जिलिङको मेन टाउनमै गर्दा पनि हुन्छ तपाईँले न भए तपाईँ यतातिर सोनादा खरसाङहरूतिर पनि अब अहिलेको बाहिर टुरिस्टहरूलाई त रामरी त्यस्तै अब भिलेजहरू एरियै मनपर्छ होइन त्यस्तो हजुर सोनादामा हजुर हजुर तपाईँलाई अन्त यहाँ घुम्ने ठाउँहरू पनि यता राम्रै ठाउँहरू छ तपाईँहरूलाई अब हामी भन्नुभयो भने खरसाङदेखि नै तपाईँलाई मज्जाले रोहिनीहरू ए रोइनीबाट लिएर खरसाङहरू मज्जाले घुमाइदिन्छ अन्त सोनादाहरूतिर भने सोनादादेखि नै तपाईँको त अब घुम्ने ठाउँहरू धेरै छ अब गुम्बाहरू भइहाल्यो अन्त सोनादामा भयो भने यता इन्द्रेणी फल्सहरू पनि छ यता इन्द्रेणी फल्सको छेउतिर पनि तपाईँको होमस्टेहरू त्यहाँ तपाईँले राम्रै पाइहाल्नुहुन्छ होइन त्यहाँ खानुहरू पनि राम्रै हुन्छ तपाईँको रेटहरू पनि ठिकै छ तपाईँको त्यहाँतिर होइन अन्त नभए तपाईँ खरसाङतिरै बस्छु भन्यो भने पनि खरसाङमा बेलटारहरू भन्ने ठाउँ छ त्यहाँ तपाईँले त्यहाँ पनि होमस्टेहरू राम्रो छ तपाईँलाई स्विमिङ पुलहरू राम्रै पाउनुहुन्छ अन्त नभए यता बतासे हजुर भन्नुहोस् न हजुर दार्जिलिङतिर पनि अब मेन तपाईँले अब सनसे के सनराइजहरू हेर्नुहुन्छ भने टाइगर हिल भइहाल्यो तपाईँहरूको होइन त्यसको लागि चाहिँ बिहानै तपाईँले अब बिहानै जानुपर्छ त्यहाँ त्यो सब सबै हामी गरिदिइहाल्छौँ तपाईँ चिन्ता नगर्नुहोस् हो अन्त टाइगर हिल भइहाल्यो त्यहाँदेखि यताबाट गएर सिधै तपाईँले बतासे डालीको छेउतिर बतासे लुपहरू होइन बतासे लुपहरू भेट्नु भइहाल्थ्यो अब तपाईँले बतासे लुप अब तपाईँ हिँडेर जाँदा पनि हुन्छ नभए ट्रेनहरू गर्दा पनि हुन्छ होइन लोकल ट्रेनहरू छ अँ हजुर टोय ट्रेन अब त्यही हो टुरिस्टको एट्र्याक्सन अहिले त होइन त्यो गर्दा पनि भइगयो अन्त दार्जिलिङमा तपाईँले अब दार्जिलिङमा अरू रक गार्डनहरू पनि छ तपाईँको रोपवेहरू पनि छ तपाईँको धेरै धेरै तपाईँको रेट चाहिँ कति होला कुन्नि ए हुन्छ तपाईँको यही नम्बरमा वाट्सएप छ होला नि हजुर तपाईँलाई म सिधै तपाईँको रेटहरू म सिधैँ तपाईँलाई यो वाट्सएपमै पठाइदिन्छु हो अन्त तपाईँलाई हजुर अन्त तपाईँलाई के कस्तो लाग्छ हामीलाई भन्नुहोस् न ल हुन्छ

ए हुन्छ हेरेर भन्नुहोस् न ल हुन्छ थ्याङ्क यू